ह हजुर अ ओ साथी के गर्दैछौ हो म म त खानासाना बनाइसकेँ कि यो योपालि योपालि मेरो बर्थडे चाहिँ मालबजारको त्यो नेपाली रेस्टुरेन्टमा सेलिब्रेट गरौँ ल ए जलपाइगुडीमा राम्रो छ ए ल त तिमीले चिनेको तिमीले चिनेको होला नि त जलपाइगुडीको रेस्टुरेन्ट त राम्रो को कहाँ राम्रो पाउँछ खानेकुराहरू हो त्यहीँ जाऔँ न त ल अँ हो त अरू अरू साथीहरूलाई पनि अरू साथीहरूलाई नि भन्दिनू नि ल

हुन्छ होला चार पाँचजना त

ल अनि त अनि त गाडी त रिजर्भ लानुपर्यो होला अँ त अब यै अँ मोती मोतीलालकै लैजाऊँ न त ल अनि त वहाँ अर्डर त गर्नु पर्दैन ल ल हुन्छ वहाँ अर्डर त गर्नु पर्दैन हँ खुलै खुलै खुलै होला नि त रेस्टुरेन्ट त है मैले त देखेको छुइनँ ल ल हुन्छ अनि अरू साथीहरूलाई नि भन्दिनू हो कति तारिख भन त एप्रिल पन्ध्र तारिख ल हजुर हजुर हजुर बिहान निस्किनुपर्छ साढे आठभन्दा त ढिलो बेसी गर्नु हुँदैन किन जलपाइगुडी टाढो छ हो त्यहाँ अँ आ आउँदा आउँदै रात पर्छ हो फेरि अहिलेको माहौलहरू पनि राम्रो छैन हो डर पनि लाग्छ अब कस्तो कस्तो घटना हुन्छ हैन त्यै भएर अब टाइममै निस्किनुपर्छ उताबाट पनि हजुर घरमा पनि गर्ने नि ल ल हुन्छ केक पनि पाउँछ त्यहाँ हजुर अँ ल ल अब सबै साथीहरू त अब साथीहरू उताको नि छ है सबै त आउन पाउँदैन होला एउटा चाहिँ त्यहीँ काटौँ न है ल अँ एउडा चाहिँ हामी हामी आएर कतिजना हुन्छौँ हो यहाँ घरमा गर्नुपर्छ नि ल

खाना पनि अँ अँ गरौँ गरौँ अब नानीहरू पनि छ हो बर्गरहरू पनि ल्याइदिउँ हो मोमोहरू पनि ल्याइदिउँ अब के के पाउँछ सबै लिएर आउँ न ल ल हुन्छ ल